मलाई चाहिँ सबै समय मन पर्ने नुस्का चाहिँ के हो भन्दा चाहिँ अब अदुवा अदुवा चाहिँ मलाई एकदमै मन पर्छ जेमा पनि हाल्नु एकदमै मलाई टेस्टी लाग्छ सब्जीमा पनि मासुमा भयो सुपमा भयो अझै मार्कीहरू लागेको छ भने चिसोहरू लागेको छ भने झन् अदुवाको सुप बनाएर खाँदाखेरि एकदमै राम्रो हुन्छ त्यसरी चाहिँ मलाई अदुवा एकदमै मन पर्छ अब रामभेँडा प्याजको चट्नीमा अदुवा पिसेर च हाल्यो भने एकदम मिठो खोर्सानी हाल्नु पनि पर्दैन त्यसलाई कम्ती हालिदियो एकदमै मिठो हुन्छ अन्त अब प्रायः जस्तो हाम्रो एता पूजा आजा गर्नुहुन्छ त्यसमा कुखुराहरू मार्नुहुन्छ होइनन कुखुराको सुप तिते बनाउँदाखेरि चाहिँ हाम्रो विशेष अदुवा चाहिन्छै चाहिन्छ अदुवा हालेन भने एकदमै नमिठो लाग्छ क्या मिठै हुँदैन अब त्यो त्यसै कारणले चाहिँ अदुवा हाल्यो भने एकदमै टेस्टी बनिन्छ मलाई त अदुवा अदुवा चाहिँ मेरो सबैभन्दा माया गर्ने नै हो त्यो नुस्का चाहिँ र यो अब जेमा पनि हेर्नुहोस् यहाँनिर मटर पनिरमा होस् चाहे मासुमा होस् चाहे सब्जीमा होस् चाहे दालमा होस् त्यो अदुवा चाहिँ अब हालेकै हुन्छ त्यही त म त अब प्रायः जस्तो मलाई मन पर्छ म त सबैमै हाल्छु अरूको त अब मलाई थाहा छैन त्यसै कारणले मलाई सधैँभरि मन पर्ने नुस्का चाहिँ अदुवा हो अदुवा नै मन पर्छ मलाई र अब कतिवटा मेडिसनको रूपमा पनि यो अदुवा चलाइन्छ होइन अब दाँतहरू दुख्यो भने यो अदुवा काट् ताछेर काटेर चाहिँ त्यो दाँत दुखेको ठाउँमा चेप्दाखेरि चाहिँ जाती हुन्छ त्यसो पनि भन्छ मैले पनि ट्राई गरेँ पिरो अब अलिक पिरो त पिरै हुन्छ र मलाई अदुवा चाहिँ एकदमै हाम्रो अब पूजा आजा हाम्रो लिम्बूहरूको झन् अब अदुवा त मेन हो अब पूजा गर्दा चाहिन्छ पूजा गर्दाखेरि अदुवा हाल्नै पर्छ हामीले पूजा आजामा नचढाइ खानु हुँदैन त्यसरी चाहिँ म यो अदुवा चाहिँ नुस्का चाहिँ मेरो फेभरेट म एकदमै माया गर्ने नुस्का हो र म यसलाई अब कतिवटा कुरोमा खानु हुँदैन र पनि म चाहिँ यसलाई छोड्नु सक्दिनँ म चाहिँ एकदमै यसलाई मन पर्छ माया गर्छु यसलाई म छोड्नु सक्दिनँ सधैँभरि चलाउने मेरो हरेक सब्जी होस् मासु होस् सुप होस् जेमै पनि मेरो चलाउने यो नुस्का मैले माया गर्ने चाहिँ अदुवा हो